दार्जिलिङको अब रोजगारी अब जीविकाको मुख्य स्रोत भन्नुपर्दा चाहिँ हाम्रो चाहिँ यहाँको टी हो टीबाट अब यहाँको फेमस मानिन्छ यहाँको अब टीले गर्दा नै दार्जिलिङ फेमस भएकोमा फेमस भएको हो अन्त सँगसँगै टोय ट्रेनहरूबाट टुरिज्महरू टुरिज्मले पनि यहाँ धेरै के भन्छ उपलब्धि हासिल गरिसकेको छ यहाँको कञ्चनजङ्घाको भ्यूहरूले हेर्नको लागि टुरिस्टहरू कहाँ कहाँबाट आउँछ त्यहाँबाट पनि के भन्छ यहाँको स्रोतहरू अब राम्रो छ मुख्य स्रोतहरू चाहिँ अब अब हाम्रो चाहिँ यो के भन्छ जनताको अब जागिरहरू किन उस छ भन्दाखेरि चाहिँ अब यसको विषयमा भन्नुपर्दाखेरि चाहिँ अब म त नेतालाई नै भन्छु किनकि अब सरकारै राम्रो छैन भने अब जनताहरू त कसरी अब राम्रो हुन्छ र त्यहाँ अब कसरी उन्नति गर्छ भन्ने अब सोच आउँछ अब अब जरा नै राम्रो छ भने अब त्यसको बोट फुल कसरी राम्रो फुल्छ भन्ने हुन्छ नि त त्यही हो नि त अब सरकारले अब राम्रो काम गरेन भने अब अब अब अहिले त हालैमा भन्दाखेरि एसटी एससीलाई बेसी प्रायोरिटी दिँदाखेरि अब जेनरललाई प्रायोरिटी छैन अब कम्ती जेनरललाई बेसी कम्ती मात्रामा काम पाउँछ काम पाउँछ भनी भनी अब दसजनामा एकजनाले काम पाउँछ अनि बाँकी त के गरोस् अब उनीहरू बेरोजगारै भएर जीवन जीव जिइरहेको हुन्छ अब एससी एससीले कम्ती मार्क्स ल्यायो भने पनि उनीहरूको अब जागिरहरू उनीहरूले कम्तीमा नै पाइरहेको हुन्छ के अब जो जातपातको सिस्टमहरूलाई पनि अब आइरा आ त्यहाँनिर आउँछ त्यो पनि हटायो भने पनि अब अब जागिर पाउने अब अब बढ्दो शिक्षाहरूलाई अब बढ्ने अब आफ्नो देश उन्नति हुने कुराहरू आउँछ अब आफ्नो के भन्ने नानीहरू राम्रोसँगले काम गर्यो भने अब त्यति गर्यो भने पो आफ्नो देश राम्रो हुन्छ देश पनि ठुलो भएर जान्छ अन्त अब यहाँनिर भन्नुपर्दा चाहिँ सरकारले अब अब अब सरकारको नियमहरू सरकारहरूको नियमहरू पुरा थोपिरहेको हुन्छ कि यस्तो होस् के भन्छ यस शिक्षाहरूको लागि चाहिँ यसरी गर्नुपर्छ होस् अब राम्रो गर्नुपर्छ भनेर तर ठिकसँगले त्यसको प्रयोग उपयोग चाहिँ गरेको छैन बेरोज अब हाम्रो यो दार्जिलिङमा पुरै बेरोजगारहरू बढिसकेको छ पुरै अब यो के भन्छ पढेर त पुरै सबैजना पढेर क्वालिफाइ भइरहेको हुन्छ तर काम पाउन चाहिँ एकदमै मुस्किल छ के अब त्यसमा चाहिँ हन्ड्रेडमा दसजनाले मात्रै काम पाइरहेको छ अहिले एकदम बेरोजगार सबैजना कुली काम गर्ने भारी बोक्ने होटलहरूतिर काम गर्नेहरू मात्रै जनसङ्ख्या बेसी बढेर आएको छ जसले गर्दा पनि हाम्रो यो क्षेत्र नै एकदम पछौटे भइसकेको छ काम के भन्छ कामको लागि आफ्नो गभर्मेन्ट जबहरू भन्ने त्यही एकदमै पाउनु नै एकदम मुस्किल भइसकेको छ अब त्यसको लागि पनि भन्नुपर्दाखेरि चाहिँ अब जनताभन्दा पनि बेसी त अब सरकारलाई नै दोष दिउँ अब अब सरकारले नै अब राम्रो गर्यो भने पो अब जनताले पनि अब अलिकति हिम्मत बढ्छ उनीहरूको पनि अब माथिबाट पनि अब हुनु त हुँदैछ एकदम कामहरू हुँदैछ लागुहरू हुँदैछ एकदम ल एन्ड अर्डर्स हुँदैछ अब सबै इक्वेल भन्ने भइरहेको छ तर त्यो इक्वेलिटी छैन के यहाँनिर कामको प्रति भनेपछि चाहिँ इक्वेलिटी छैन त्यसैले बेरोजगार पुरै बढेर आइरहेको छ यहाँनिर त्यति नै हो